यहाँ हरेक दिन तयार गरिने पर्याटकहरूको लागि चाहिँ बनिरहेको कुरा चाहिँ भात हो जुन चाहिँ जो चाहिँ भात जुन धेरै कमन छ जो कि यहाँ डेली नै बनिन्छन् विशेष गरी यहाँ पर्यटकले मन पराउने कुराहरू चाहिँ मुगलै यहाँपट्टि तपाईँको जिरा राइस पुलाउ यो चाहिँ धेरै मन पराउनुहुन्छ पर्यटकहरूले जुन यहाँ आउँदाखेरि यहाँको सबैभन्दा फेमस होटेल चाहिँ तपाईँको भयो लाइन होटेल जुन चाहिँ जुन चाहिँ धेरै ट्वेन्टी फोर इन्टु सेभेन अन ओपन नै हुन्छ जसमा तपाईँलाई धेरै किसिमका व्यवस्थाहरू पाइराखेको हुन्छ त्यस त्यहाँ त्यस्तो सबैभन्दा कमन बनाउने कुरा मासु भात र भेजहरूका लागि पनिरको सब्जी पनिर टिक्का पनिर कबाब र ननभेजहरूको लागि टिक्का चिकन टिक्का चिकन कबाब र चिकन चिल्ली अझै नान रोटी वगैर धेरैहरू कुरा छन् नान रोटी चाहिँ धेरैले टुरिस्टहरूले मन पराउँछन् यहाँ सबैभन्दा फेमस दोकान त्यही हो लाइन होटेल जहाँ चाहिँ पर्यटाकहरूले बेसी खान मन पराउँछन् किनकि त्यहाँ राम्रो पर्फेक्ट दाममा पर्फेक्ट सामानहरू पनि पाउँछन् त्यसपछि त्यहाँ पर्यटकको लागि रेस्ट गर्ने जग्गा अथवा पर्यटकहरूको लागि त्यहाँ राम्ररी बस्ने जग्गाहरू पनि दिएका छन् जसले गर्दा पर्यटकहरू लाइन होटेलतिर बेसी प्रभावित हुन्छन् जहाँ पर्यटकहरू जहिले पनि आउँदाखेरि सबैभन्दा पहिला लाइन होटेलमा आइकिन बस्न चाहन्छन् किनकि त्यहाँको सेवा पनि धेरै राम्रा छन् र त्यहाँको खाना धेरै अचम्मको स्वादिष्ट पनि हुन्छ